हेलो के गर्नु हुँदैछ हौ दिदी ए अन्त खानापिना पाकेको बाह्र बजीको तपाईँको त्यही त म पनि हिजो अस्ति त्यो ससुराली गएको थिएँ हाम्रो जलपाइगुडीको ट्रेन त खै मलाई त साह्रै राम्रो लागेन हौ के गर्नु अब कोही बेला टाइममा अटो पाइँदैन फेरि ट्रेनमा बस्ने बुढाबुढी बस्ने अलग्गै त्यस्तो पनि सुविधा छैन साह्रै राम्रो त लागेन हौ नि त्यही त हौ साह्रै राम्रो लागेन हौ ट्रेनको सफर पनि राम्रो लागेन यात्रा पनि के गर्नु अब यस्तै छ है ए ट्रेनमा तपाईँको त्यो शौचालय लेट्रिङ बाथरूमहरू पनि त्यस्तै मैला छ है

यति चाहिँ मात्रै सुविधा अलिकति राम्रो छ अँ हेर्नु न अस्ति त्यस्तै भयो नानीलाई त्यहाँ पर डक्टर देखाउनु जानुपर्ने अटो पर्खँदा पर्खँदैा पर्खँदा आउँदैन है झन्डै एक घन्टा पैँतालिस मिनट जस्तो पर्खे होला बल्ल बल्ल बल्ल बल्ल पाएँ अलिक ट्रेनको सुविधा चाहिँ राम्रो भएको भएदेखि है बस्ने सिटहरू पनि ओल्ड एजहरू बस्नेहरू पनि हेन्डिकेप बस्नेहरू पनि अलिक राम्रो सुविधा भएको भएदेखि राम्रो हुन्थ्यो नि

म त यसो म त यसो सोच्छु ट्रेनको भन्दा त बरु आफ्नै बाटोले बसमा होस् कि या त आफ्नै गाडी रिजर्भ गरेर दुःख गरेर जाँदा चाहिँ सुविधा पो लाग्छ त्यही त त्यही त ल ल दिदी हामी भोलितिर कुरा गरौँ न ल